नेपाली भाषा मानिसहरूले आफ्नो मानिसहरूको धेरै संस्कृतिहरू छन् र हाम्रो सबैभन्दा ठुलो संस्कृतिहरू चाहिँ हाम्रो द हामी मनाउछौँ जस्तै यो दसैँ तिहार माघे सङ्क्रान्तिहरू से सेकेवाहरू हुन्छ र त्यो चाहिँ धर्म धर्मअनुसार होइन तर हाम्रो नेपालीको संस्कृतिक त्यो मनाउने गर्स र हाम्रो नेपाली भाषा मानिसहरूले चाहिँ आफ्नो आफ्नो आफ्नो भाषाअनुसार चाहिँ हामीले सम्बोधन पनि हामी गर्छौँ जसरी हामी आफ्नो ठुलोहरूलाई हामीले इज्जत दिएर हामी तपाईँहरू तपाईँ भनेर हामी सम्बोधन गर्छौँ र हामी आफ्ना साथीहरूलाई तिमी भनेर हामी सम्बोधन गर्छौँ र हामी आफ्नो प्यारो हामी प्यारो जो साथीहरू छ जो नजिकको साथीहरू छ र हाम्रो आफ्नो आमा बाउ आमा पापाहरूले प्यारो गरेर हामीलाई तँ भनेर पनि हामीलाई सम्बोधन गर्छ र हाम्रो नेपाली भाषामा चाहिँ धेरै प्रकारको धेरै प्रकारको संस्कृतिक भाषाहरूले पनि हामीले सम्बोधन गर्छन्